भारतको राजनीतिकद्वारा चाहिँ म पार्टीद्वारा चाहिँ म के भन्नचाहन्छु भन्दा चाहिँ मलाई सबैभन्दा मनपर्ने राजनीतिज्ञ नरेन्द्र मोदी हो नरेन्द्र मोदीले धेरै राम्रो कामहरू गर्नुभएको छ सबैको लागि स राम्रो राम्रो कामहरू गरिदिनु भएको छ नरेन्द्र मोदीले न नरेन्द्र मोदीलाई मैले भेट्नु चाहेँ भने चाहिँ म के भन्छु भनिदिँदाखेरि ह हाम्रो के भन्नचाहन्छु भन्दाखेरि चाहिँ नरेन्द्र मोदीलाई तपाईँले